हजुर अहिले म चिया बनाउँदैछु हजुर तपाईँ

नानीहरू पढ्दैछ अहिले पढ्दैछ पढाउँदैछु पनि चिया पनि यता पनि पानी त आएको छैन अहिले धुलोहरू उडिरहेछ बाइकहरू उडि हिँडेर धुलोहरू भएर घरहरू कस्तो भएको छ फुलहरू पनि हजुर

हामी पनि त्यस्तै गर्दैछौँ

हजुर मेरो पनि त्यस्तै छ म पनि हाउसवाइफ हो हो नानीलाई हेर्दा य ता नानीको लुगा धुवाई नानीलाई स्याहार्दा खाना बनाउँदा मान्छेहरू आएको आएकै गर्छ मान्छेहरूलाई चिया बनाउँदा दिँदा नानी फेरि बाहिर जान्छ कुद्दाओर्दा हजुर आउनु हुँदैछ त त्यही भएर बिजी हुन्छु म पनि यता के अरे चियाहरू बनाउ दिनुपर्छ पानीहरू

हजुर हजुर

हजुर खबर त ठिकै छ अहिलेसम्म त हुन्छ